हाम्रो पश्चिम बङ्गाल राज्यमा माघे सङ्क्रान्ति चाहिँ हाम्रो नेपालीहरूले धुमधाम पाराले मनाउँछ सेल घर घरमा सेल रोटी पकाउँछन् फुलौरा बनाउँछन् खसी काट्छन् कुखुरा काट्छन् माछा मासु पनि ल्याउँछन् अब केसैले खोलामा गएर परेवा उडाएर पूजाहरू गर्छन् अब एउटा वनतरुलको टिका लाएर त्यो दिन त्यो दिनको उयोलाई त्यो दिनको के भनौँ अब चाढलाई सफल तुल्याउँछन् त्यस्तै गरी होली होलीमा पनि हाम्रो नेपालीको त होइन रम अरू जातिहरूले राम्रैसँगले यहाँ मनाएको देखिन्छ तर होली मनाउँछन् हरेक कुरा मनाउँछन् चाढबाढमा तर यो नखाने कुरा मदहरू खाएर हाम्रो मान्छेहरूले चाहिँ नाना थरिको उपद्रो पनि गरेको पनि देखियो होलीतिर

अर्को रामनवमी रामनवमी तपाईँको चैते दसैँ भनिन्छ रामनवमीमा उहिले त रामनवमीमै दसैँ मान्थे भन्थे मान्छेहरूले गर्मीको कारणले चाहिँ पछि पछि पछि सरेर यता अक्टोबर महिनामा सारेको रामनवमीमा चाहिँ तपाईँको नौ दिनको पाठ लाएर पूजा पाठ गर्ने चलन छ एकदिन व्रत लिने चलन छ सबैले यो चाढलाई पनि हाम्रो नेपाली समाजले धुमधामले नै मनाएको देखिन्छ र यसलाई सरकारी बिदामा पनि घोषित गरिदिएको छ